नमस्कार हजुर तपाईँको कफि सप ए चिया र कफिको सप छ है ए हजुर यो चाहिँ कहिलेदेखि सुरु गर्नुभएको थियो हौ तपाईँले ए हजुर अनि कफिहरूको आइटम चाहिँ के के राख्नुहुन्छ हो तपाईँले कस्तो कस्तो कफि बनाउँनुहुन्छ हजुर हजुर अरू आइस् कफिहरू होइन फ्राप्पेहरू पनि राख्नुहुन्छ हजुर अनि यो चियाहरू चाहिँ कहाँ कहाँको राख्नुहुन्छ मतलब टी हजुर हजुर हजुर हजुर हजुर

अँ दार्जिलिङको यो मकैबारीको त एकदम राम्रो टी छ नि है त्यहाँको

त्यो ग्रिन टी राम्रो हुन्छ कि यो त्यो त्यो मसिनले बनाएको टी हुन्छ नि त्यो राख्नु बेच्नुहुन्छ हौ हजुर

ए हजुर अनि यो पर्य पर्यटकहरूले चाहिँ कुन कुन टी चाहिँ बेसी सेवन गर्ने गरेको छ हजुर हजुर ए हजुर ए हजुर

हजुर अनि के भन्छ यो बिजिनेस चाहिँ तपाईँले कसरी सुरु गर्नुभयो कति वर्ष भयो अनि यसको होइन कसरी चाहिँ तपाईँले बढाउँदै लानुभयो यसलाई

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर ए आय भनेपछि राम्रै छ है

ए हजुर राम्रो राम्रो रहेछ एकदम खुसी लाग्यो म समय ननिकालेर आउनेछु नि है हजुरको दोकानमा

हवस् हवस् हुन्छ हजुर ए हुन्छ हुन्छ खुसी लाग्यो तपाईँसँग कुरा गरेर ल आजलाई यति नै गफ गरौँ है हुन्छ हुन्छ नमस्कार